मेरो भाइ र बहिनी छ होइन मलाई मेरो भाइले भाइ त अब के कुरा गर्नु भाइ त सानै छ बहिनी बहिनी मलाई धेरै पढोस् पढेर धेरै राम्रो काम गरोस् मन्छेलाई हेल्प गरोस् जति गरिबदुखीहरू छ त्यसले राम्रो काम गरेर राम्रो पोस्टमा गएर सबैलाई हेल्प गरोस् भन्ने चाहिँ म चाहन्छु अब मेरो घरमा पढेको भन्ने मेरो यो एउटै यो बाबा हुनुहुन्छ अलिअलि पढ्नुभएको आमा पढ्नुभएको छ होइन अनि तर अब म पढ्न पाइनँ भने पनि मेरो बहिनी पढोस् हो म पढ्न नपढे भने पनि मेरो बहिनी पढ् पढाउने मेरो बहिनी पढोस् राम्रो मान्छे बनोस् ठुलो मान्छे बनोस् गरिबदुखीलाई हेल्प गरोस् गरिबदुखीको सहायता गरोस् भनी भन्ने चाहिँ म चाहन्छु यो जति पनि अब होइन जति पनि नपढ्दा अहिलेको संसारमा केही काम पनि पाउँदैन नपढिकन त अहिले केही छैन मेरो बहिनी मेरो भाइहरू धेरै म म जतिसम्म पढे पनि मेरो भाइ र मेरो बहिनीले धेरै कुरा धेरैहरू पढोस् धेरै कुराहरू सिकोस् त्यसले जानोस् भन्ने म म चाहिँ चाहन्छु र मेरो घरको परिवारहरूले पनि चाहन्छ म चाहिँ त्यो भन्छु मेरो मेरो बहिनी चाहिँ मेरो बहिनीलाई चाहिँ कसैले पनि कसैको नामबाट नचिनोस् मेरो बहिनी चाहिँ आफ्नो नामबाट चिनोस् चिनियोस् भन्ने चाहिँ भन्नु छ म चाहन्छु त्यति नै